मैले चाहिँ अङ्किता रेस्टुरेन्टबाट पिज्जा अर्डर गरेको थिएँ पिज्जा पनि ढिलो आइपुग्यो हिजै अर्डर गरेको आज आइपुग्यो अनि डेलिभरी डेलिभरी गर्ने मान्छेले पनि मैले भनेँ पिज्जा बासी छ भन्दाखेरि पनि भक्कु नराम्रो शब्दहरू प्रयोग गर्यो होइन त्यही भएर तपाईँहरूको डेलिभरी गर्ने मान्छे चाहिँ चेन्ज गर्नुहोस्